फुलहरूको लागि चाहिँ अब माटोहरू माटो गाईको मलहरू मिक्स गर्नु पर्छ होइन माटो मल दुवै नै मिक्स गर्नु पर्छ माटो चाहिँ कम्ती हाल्यो होइन माटो ल्याउनु माटो खनेर चाहँ अब माटो मजाले चाल्नु पर्छ चालेर चाहिँ त्यसलाई ढुङ्गाहरू त्यसको बलौटोहरू निकालेर फ्याँकेर चाहिँ त्यो मलिलो माटोमा चाहिँ मल मिसाउनु पर्छ मल एकदम कम माटो कम मल ज्यादा गरेर चाहिँ फिटेर चाहिँ राख्नु पर्छ राखेर चाहिँ त्यसमा सब गमलाहरूमा भरेर चाहिँ अब फुलहरू रोप्यो भने चाहिँ अब राम्रो हुन्छ त्यसमा अब कमिलाहरू आउँछ कमिलाहरूको लागि चाहिँ घरमै बनाउँदा हुन्छ प्याजको बोक्राको त्यसलाई पानीमा हल्का मन तातो पानीमा भिजाएर चाहिँ एक महिना जस्तो बट्टामा बन्द गरेर राख्यो भने चाहिँ त्यसले कमिलाहरू आउँदैन अनि महिना महिना दिनमा चाहिँ अब त्यो फुलहरूलाई यसो गोड्नु पर्छ माटोहरू चलाउनु पर्छ माटोहरू चलाइराख्यो भने चाहिँ अब फुलहरू राम्रो हुन्छ माटो चाहिँ एकदम मलिलो माटोहरू चलाउनु पर्छ बलौटे माटोहरूमा फुलहरू राम्रो हुँदैन बलौटे माटोहरूले गर्दाखेरि चाहिँ फुलहरू फस्टिँदैन राम्रो भएर जाँदैन फुलहरूको लागि चाहिँ एकदम मलिलो सफ्ट माटोहरू लगाउनु पर्छ त्यसलाई मिसाउनु मल मिसाएर चाहिँ अब रोप्नु पर्छ एकदम राम्रो भएर जान्छ फुलहरू गाईको मल भयो रुखको पत्ताहरू भयो रुखको पत्ताहरूलाई एकदम मिक्स गर्नु पर्छ त्यसलाई रुखको पत्ताहरूलाई मसिनो मसिनो काटेर कुहाएर महिना दिनसम्म कुहाएर राखेर चाहिँ अब त्यसको गाईको मल र माटो माथि दुई महिना तिन महिनामा चाहिँ हल्का हल्का गरेर माथि राखिदियो भने चाहिँ एकदमै राम्रो भएर जान्छ फुलहरू फस्टिएर जान्छ राम्रो राम्रो फुल्छ फुलहरू